म राजनैतिक खबरहरू सँगसँगै अरू समसामायिक खबरहरू यस्ता समाचारहरूसँग सम्बन्धित विश्लेषण गरिने लेखहरू लेख्न बढी इच्छा गर्छु अनि यस्ता लेखहरू बाट जुन लेखहरू पहिलेबाट प्रकाशित भइसकेको छ त्यहाँदेखि जुन त्यसमा कतिवटा कुराहरू छोडिएका हुन्छन् त्यस्तै कुराहरूलाई अझ त्यसलाई बढाएर त्यही प्रसङ्गमा त्यसलाई बढाएर लेख्ने पनि म इच्छा राख्छु अनि विशेष गरिकन समाजमा भइरहेका विकृतिका कुराहरू अमिल्दा कुराहरू जो स् एकदमै साधारण कुराहरू हुन् जसलाई व्यवहारिक रूपमा मानिसहरूले पालन गर्दैनन् त्यस्ता कुराहरू उजागर गर्ने मेरो म इच्छा राख्छु अनि त्यो चाहिँ म लेखहरूको माध्यमद्वारा लेख्ने इच्छा राख्छु त्यसमध्येमा हाम्रो दैनन्दिनमा भइरहेका कुराहरू जो व्यवहारिक रूपमा हामीले पालन गरेका हुँदैनौँ मुखले हामी भन्छौँ भाषणमा हामी भन्छौँ लेखमा पनि लेख्छौँ तर उही व्यक्तिले चाहिँ त्यसलाई पालन गर्दैनन् त्यस्ता कुराहरू जो साधारण एउटा सामाजिक नागारिक भएको कारणले गर्दा समाजमा भएको एउटा नागरिकको हैसियतले पनि हामीले पालन गर्नुपर्ने हुन्छ तर त्यो कुरोहरू जुन कुरो चाहिँ मानिसले नजरअन्दाज गरिरहेको हुन्छ या त आफ्नो व्यक्तिगत स्वार्थको निम्ति या त आफ्नो जीवन धान्नको निम्ति अरूलाई अरूले जेसुकै गरोस् या अरूलाई जेसुकै होस् भन्ने हिसाबमा हामी स्वार्थी भइरहेका हुन्छौँ त्यस्ता कुराहरू चाहिँ उजागर गरेर त्यस्ता कुराहरूलाई चाहिँ लक्ष्य राखेर चाहिँ विभिन्न प्रकारको लेखहरू लेख्ने अनि विभिन्न तरिकाले त्यो कुरोहरूलाई चाहिँ देखाउने अरूलाई बताउने चाँहि म मेरो लेखहरूको माध्यमद्वारा या अन्य कुरोहरूको माध्यमद्वारा चाहिँ म त्यो अरूमाझमा बाँड्न चाहिँ चाहन्छु